सबैभन्दा पहिलो मेरो आमा र बुवाको विवाहको तारिक छब्बिस तारिक दिसम्बर उन्नाइस सय चौरानब्बे दोस्रो मेरो आफ्नो जन्मदिन चौध तारिक जनवरी तेस्रो मेरो ठुलो भाइको जन्मदिन बाह्र तारिक जुन चौथो मेरो बहिनीको जन्मदिन सात तारिक दिसम्बर र पाँचौँ मेरो सानो भाइको जन्मदिन पन्ध्र तारिक अक्टोबर